म गोरुबथान भन्ने जग्गामा प्रोगाम गएको थिएँ र त्यहाँनिर एकदमै बेलुकाको प्रोग्राम थियो है अनि त्यहाँ मेरो चाहिँ कस्तो रहेछ भने तिनवटा डान्स सकेर चाहिँ मेरो गीत हाल्ने भएको थियो है तर अब मलाई त्यो लिस्ट पाएको थिइनँ मैले तर म चाहिँ अब त्यहाँनिर एनाउन्स हुँदै थियो सबै त्यहाँनिर को को छ पार्टिसिपेट है अब त्यहाँ आउने सिङ्गरहरू डान्सरहरू अन्त त्यहाँनिर मेरो नाममा चाहिँ दुईजना मान्छे आएको रहेछ त्यो एउटा अनुभव छ है अन्त म र त्यो मान्छे सगैँ त्यहाँनिर जाँदा चाहिँ भरे ऊ चाहिँ एउटा डान्सर रहेछ म चाहिँ गाउने र त्यहाँनिर चाहिँ एकैजना केलसाङ भोटिया भनेर बोलाउँदा चाहिँ दुईजना पुग्दा चाहिँ त्यहाँ चाहिँ एउटा मेरो एउटा मिठो अनुभव छ किन मैले अघाडि चिनेकै थिइनँ त्यो चाहिँ मेरो लागि एउटा मिठो अनुभव छ